कालिम्पोङमा चाहिँ धेरै स्कुलहरू छ प्राइभेट स्कुलहरू भयो गभर्मेन्ट स्कुलहरू धेरै छ र प्राइभेट स्कुलमा एड्मिसन गर्नु पर्दाखेरि चाहिँ धेरै महँगो पर्छ र गभर्मेन्टमा गर्दाखेरि चाहिँ फी कम्ती अनि सबै पाउने गर्छ र एड्मिसनको लागि चाहिँ डकुमेन्ट चाहिँ रिजल्ट रिजल्ट अनि आधार कार्डहरू भयो अनि ट्रान्सफर सर्टिफिकेटहरू भयो अनि गार्जेनको भोटर आइडी कार्ड आधार कार्डहरू चाहिन्छ अनि फीहरू पनि धेरै भन्दा कम लाग्छ